मैले चाहिँ पहिला ल्याक्मे प्रडक्ट चलाउँ थिएँ तर यसले चाहिँ मलाई गुड रिजल्ट दिएन मेरो स्किनमा एकदम फापेन तर हुन त फाप नफाप हुन्छ आफ्नो स्किनहरूमा तर पनि मैले धेरैजना मेरो साथीहरू पनि देखेको छु उनीहरूलाई पनि स्किनलाई एकदम चाया यो पिम्पल्स यो धब्बाहरू एकदम पुरा ड्राइ स्किनहरू भएकोले भएकोले गर्दाखेरि चाहिँ एकदम राम्रो होइन रेहछ ल्याक्नमे चाहिँ यो समरको समयमा त झन् एकदमै बेसी एसपिएफहरू भएकोले गर्दाखेरि छालालाई स्किनलाई चाहिँ एकदम पातलो बनाउँदोरहेछ त्यसै कारणले गर्दा यो ल्याक्मे चाहिँ मलाई एकदम मन परेन अरू प्रडक्टहरू भन्दा एकदम अजकल यसको लेभल पनि अहिले त धेरै तल अब मार्केटहरूमा एकदम घटेर गएको देखेको छु किनभने यसले चाहिँ एकदम बेसी चाहिँ चाया पार्दा रहेछ ऐना अनुहारमा चाहिँ झन् सानो उमेरकोले चाहिँ एकदम लाउनै नहुने लगायो भने एकदम छिटो चायाहरू निस्किने कारणले गर्दाखेरि चाहिँ अब ल्याक्मेको प्रडक्ट चाहिँ एकदम राम्रो होइन रैछ म अरूलाई पनि साथीलाई पनि यही भन्छुँ उनीहरूले पनि लगाउँथ्यो उनाहरूको पनि अनुहारमा त्यस्तै अब यो चाया बेसी नै चायाहरू चाया एकदम बेसी चाया चाहिँ निस्क्यो पिम्पलहरू भन्दा नि एकदम त्यो चाया निस्किँदो रहेछ त्यसै कारण चाहिँ मलाई यो मन परेन यो ल्याक्मे चाहिँ र यो ल्याक्मे चाहिँ साथीहरूले पनि अब भने होइन मन परेन भनेर त्यसै कारण राम्रो होइन रहेछ यो ल्याक्मे ल्याक्मे चाहिँ बरु त्योभन्दा चाहिँ हामीले अरू प्रडक्टहरू नै अलिक छानेर लगाउन थालेका छौँ र अरू नै हामीलाई चाहिँ हाम्रो लाग्यो अब यो ल्याक्मे भन्दाखेरि चाहिँ